हेलो हेलो सुजाता बहिनी हो ए म यहाँ तल नागरीबाट बोलेको तपाईँसँगै तपाईँहरूकोबाटै लान्छु दुध जहिले पनि कि सधैँ दुध लाने क्या म चिन्नु भयो होला अच्छा के भयो भन्दाखेरि अब तपाईँहरूकोबाट म डेली दुध लान्छु होइन अन्त राम्रो पनि छ नानीले खाँदैछ तर आज अचानक के भयो भन्दाखेरि दुध ल्याएँ ल्याएर मजाले तताएर तताएर नानीहरूलाई दिए अन्त नानीले खायो अन्त दुध खायो राम्रो सँगले खायो खाएर तपाईँको दुध दुध तपाईँको दुध खाएको झन्डै झन्डै दस मिनटबादमा त एकदम नानीलाई त एकदम भोमिट भयो दुध त डल्लै निकाल्यो हो अन्त के थियो दुधमा के हो कसो हो अब तपाईँहरूको अब दोकानबाट अब म यसरी होइना एउटा विश्वास गरेर दुध लान्छु अन्त त्यो त कम्पेलेन पो छ हौ तपाईँहरूपट्टि है होइन होइन होइन अब अब भाडा त अब सधैँ अब दुध ल्याएर अब सफाई गर्छौँ हामी अन्त सफा सफा गरेर मजाले पखालेर नै दुध ल्याउँनु होइन अन्त अस्ति अस्ति पनि अँ के अरे फाटो एकपल्ट कि तर अब मैले सोचे अब चाहिँ गरम थियो निकै घाम जोडले लागेको थिय त कुनै कारणले फाट्यो होला कोही बेला फाट्छ पनि दुध होइन केही छैन त्यसमा अन्त त्यो ता अब बुझेँ तर अब अब यसरी दुध अब विशेष गरी अब नानीहरूलाई है नानीहरूको लागि ल्याइदिन्छु नानीहरू यसरी दुध खाएर यसरी बिमार भयो अथवा कुनै प्रकारको अलिक समस्या भयो भने त अब फेरि अब तपाईँहरूलाई पनि समस्या हुन्छ भोलिको दिनमा अब मैले त भन्नुपर्ने हुन्छ होइन फलनाकोबाट दुध ल्याएको होइन मैले त अब एउटा कस्टमर भएपछि त अब भन्नुपऱ्यो किनभन्दा फेरि भोलिको दिनमा अब के हुन्छ भन्दाखेरि म अब यसरी नानी बिमार हुन थाल्यो तपाईँको अब दुध तपाईँको अब दोकानबाट दुध नल्याए पनि भयो अन्त यसले गर्दाखेरि तपाईँहरूलाई भोलिको दिनमा समस्या हुन्छ कस्टमर भड्किन्छ त्यसले गर्दाखेरि अब तपाईँले यसमा ध्यान दिनुपऱ्यो के कसो छ वा तपाईँहरूको भाँडातिर कता केही थियो होइन अन्त यसरी अब आफू त आफूले खाएर आफू केही बिसन्चो भयो भने अब अलिकति मेन्टेन गर्न सकिन्छ तर अब नानीहरू बिसन्चो भयो भने त आमाबाउलाई चिन्तै हुन्छ होइन यो कुरा छ हजुर बिरामी हुनु मेरो फर्स्ट कम्पेलेन हो तर अब नानी भयो नानी बिमार भएर चाहिँ अब मैले कर लागेको नि अब म बिचारेर बसिरहेछ है भरे अब मतलब केही साह्रो गाह्रो भइहाल्यो भने त फेरि समस्या हुन्छ अब दुध खाएर भन्ने हुन्छ भनेर नि अब त्यसले गर्दाखेरि अब अलिक तपाईँहरूले ध्यानदिनुहोस् भाँडासाडाहरू यसो धुइधाइ पार्नुहोस् हो के कसो हो कता हो अन्त तपाईँले अब मजाले ऊ गर्नुहोस् है नत्र भन्दाखेरि तपाईँलाई समस्या हुन्छ होइन त्यसलेगर्दाखेरि त्यस्तो हुन्छ अन्त यो मैले कम्पेलेनै गरेको तपाईँहरूलाई चाहिँ अब किनभने नानी अलिकति बिमार भयो नि त तपाईँहरूको अब है ल्याएको दुध अन्त त्यसले गर्दाखेरि ल याद गर्नुपर्छ है अलिकति के कसो हो हुन्छ हुन्छ हुन्छ हुन्छ